मलाई गीतहरू गाउन खुबै मनपर्छ स्कुल पढ्दादेखि कुनै पनि कार्यक्रमहरूमा म गीत गाउने गर्थेँ यहाँ दार्जीलिङमा कार्निभल फेस्टिभल जो नोभेम्बर दिसम्बर महिनामा हुने गर्छ म त्यस सङ्गीतमय कार्निभलमा प्रत्येक वर्ष गएर त्यहाँ गानाहरू सुनेर रमाइलो गर्छु हाम्रो मुख्य सङ्गीत कार्यक्रम भनेको नै कार्निभल हो